ए हेलो ए दाजु सुन्नुहोस् न म चाहिँ यता सिलगढी साइडबाट बोलेको कि अनि त्यहाँ अलिकति टुरिजम चाहिँ कस्तो छ भनेर हजुरसँग चाहिँ अहिले जानकारी लिन चाहन्थे कि अन्त भन्नुहोस् त्यहाँ अब साइड सिनहरू अब लोकल यस्तो के के छ हजुर ए हजुर अलिकति होइन अब फेमस टुरिजमहरू चाहिँ कतापट्टि चाहिँ छ भनेर त्यो चाहिँ सोध्न लागेको थिएँ कि ए हजुर ए हजुर कालिम्पोङ एरियामा चाहिँ लाभा साइडहरू हो लाभा साइड फाल्टै एरिया होइन कालिम्पोङकै हो ए हजुर हजुर होइन त्यहाँनिर अन्त लोकल यस्तो खानाहरू चाहिँ के के हुन्छ लोकल मतलब कल्चरल हजुर ए हजुर त्यो नेपाली कल्चरल हुन्छ नि त्यो हौ त्यस्तो चाहिँ के के छ भनेर नि ए होइन जुन यो अब नेपाली कल्चर हुन्छ नि त्यस्तो भनेको हो मैले त्यो अब चाउमिनहरू त यता पनि हुन्छ कि अन्त त्यो नेपाली कल्चरल अब डिस्हरू ए हजुर एकपल्ट आएर चाहिँ त्यहाँ भिजिट गर्दा हुन्छ नि ए हजुर ए तपाईँ अब हामीले तपाईँलाई नै उयो गर्दा हुन्छ नि है तपाईँकै गाडीहरू रिजर्भ गर्दा ए होइन अब तपाईँसँग बात गरेको तपाईँलाई लाने भनेर नि ए हजुर अब त्यो त म अहिले होइन कि अब आउने महिनामा चाहिँ म तपाईँलाई भन्छु कि कमिङ मन्थ अन्त त्यो चाहिँ अब अलिकति त्यो होमस्टेहरू चाहिँ अलिक कहाँको राम्रो छ त्यो अलिकति हे हेरिदिनु होस् न तपाईँले त्यहाँबाट हामीलाई भन्नुहोस् न हजुर होइन अब न अगाडि नै बुक गर्नुपर्छ कि भन्ने छ कि अगाडि नै बुक गर्नुपऱ्यो भने चाहिँ हामी अहिले नै बुक गरिराख्छ फेरि नेक्स्ट आउँदाखेरि त्यहाँ अब रुमहरू पाएन भनेर नि हजुर ए हुन्छ हामी तपाईँको गाडी भन्छ नि त्यसो भए कि हजुर त्यसपछि आएर चाहिँ होमस्टे चाहिँ अब अब लाभापट्टि क्लाइमेट कस्तो हुन्छ त्यो क्लाइमेट पनि हामी हेर्नेछ कि अन्त हेरेर अब त्योअनुसार हामी आउने ए हजुर हजुर वेदर जहाँनिर अब हामी बस्नुसक्छ त्यहाँनिर चाहिँ अलिक तपाईँले भनेर चाहिँ फोन गरिदिनु होस् न हामीलाई ए हुन्छ दाजु हुन्छ